मलाई सबभन्दा खुसी चाहिँ केमा लाग्छ भनेदेखिलाई मैले जुन चाहिँ काम थालेको छु यहाँ गर्न लागिरहेको छु त्यो काम चाहिँ सम्पूर्ण रूपले समाप्त भए पछि र एकदमै यसको जुन प्रकारको फिनिसिङ गर्नुपर्ने थियो त्यो भयो भने चाहिँ मलाई साह्रै खुसी लाग्छ